हुन त हाम्रो गाउँमा हाम्रो ठाउँमा धेरै कुराको सम्भावना छ धेरै कुराको क्षम धेरै क्षमता छ है यहाँ तर मुख्य रूपमा हेऱ्यो भने हामीले टुरिजम है यसको धेरै यहाँ टुरिजम असल प्रकारले हुन सक्छ किनभन्दा हामी हामी धनी छौँ यस प्राकृतिक स्रोत साधनले हेऱ्यौँ भने एकदम हामी धनी छौँ खोला नालादेखि लिएर हरियाली धेरै हामी हाम्रोमा कुनै कुराको यहाँ कमी छैन है हाम्रो हेऱ्यौँ भने स्टोन हामी पार्ट अफ द कन्ट्रीमा बस्छौँ सो हाम्रो यहाँ धेरै अरू जग्गा अरू देशको जग्गाहरूभन्दा धेरै यहाँ बाँस पनि हामीले यहाँ पाउने गर्छौँ धेरै प्रजाति प्रजातिको है प्लान्टसहरू यहाँ बाँसहरू यहाँ हाम्रो जग्गामा हुन्छ र हामीले यस मार्फत पनि हामीले कुछ प्रडक्टसहरू हामीले बनाउन सक्छौँ है घरमा चाहिने सामग्रीहरू भयो है र धेरै स्कुलमा पेनहरू चाहिन्छ धेरै सामग्रीहरू हामीले बनाउन सक्छौँ र एकदम यसलाई हेऱ्यौँ भने धेरै मान्छेहरूकोमा आहिले समस्या चाहिँ के छ भन्दा चाहिँ धेरै मान्छेहरूकोमा यो उनीरहरू अवेयर छैन यो कुरालाई लिएर है हाम्रो जग्गा एकदम धेरै कुराको यहाँ पोटेन्सियलले भरिसकेको छौँ है हामीले जे पनि चाह्यो भने यहाँ यहीँ बसेर हामीले सुन पनि फलाउन सकि सक्छौँ र हामीलाई चाहिएको कुरा भनेपछि हामीलाई बजेट है हामी एकदम यहाँ गाउँ ठाउँमा बस्ने मानिसहरू है अब इन्कम सोर्सहरू नभएको कारणले गर्दा उनीहरूले त्यो आइडियालाई एक्जिक्युट एक्जिक्युट गर्नु सकिरहेको छैन है कारण धेरै बजेटहरू यसलाई स्टार्ट गर्नुमा धेरै सुरु गर्नुमा धेरै बजेटहरू हामीलाई चाहिरहेको छ चाहिने हुन्छ है सो त्यसले गर्दा यसको धेरै समस्याहरू छ हामीले कसरी बयाङ्कहरूबाट लोनहरू लिन पर्ने हुन्छ एकदम कम्ती सुदहरूमा र हामीले त्यसलाई रिकभर गर्नुहुने पर्छ त्यसलाई हामीले रिपेहरू गर्नु पर्छ है सो टुरिस्टहरू टुरिजमहरूलाई हेऱ्यौँ भने यहाँनिर धेरै